अन्पेक्षित कुराको विषय भन्दाखेरि मैले के कुरा भन्दाखेरि यो जुन चाहिँ जुन टाइममा म पहिला यो पैदल यात्रालाई यसरी घुम्दै सत्ताइस माइल यता भइकन त्यसरी घुम्ने गर्थ्यो म त्यहाँनिर जुन चाहिँ शिव खोलाहरू भन्ने जग्गाहरूतिर त्यसरी जाने गर्थे त्यो टाइममा त्यहाँनिर जानु पर्दाखेरि हामी यताबाट जाँदाखेरि घिर्लिङमा त्यसरी जाने गर्थ्यौँ र घिर्लिङको सहायतामा हामी टिस्टा खोला लाई पार गरेर हामी पारी जानु पर्ने हुन्थ्यो र त्यसो हुँदाखेरि हाम्रो त्यो आफ्नै मान्छे भएको कारणले गर्दाखेरि त्यो घिर्लिङमा जतिपल्ट आउनु जानु नै परे भए पनि हामीले त्यानिर पैसा तिर्नु पर्ने त्यस्तो केही पनि थिएन तर एक्दमै माथिबाट हेर्दाखेरि टिस्टामा उँधो हेरी पठाउँदाखेरि त्यो सानो सानो बोतलहरू जस्तो मान्छे हिँडीरहेकोहरू देख्दाखेरि हामीले माथि टाढोबाट घिर्लिङमाथिबाट हेर्दाखेरि हामीले त्यो बोतलहरू जस्तो त्यत्रो साइजकोहरू जस्तो हामीले देखिपठाउँथ्यौँ त्यस्तो अहिले जुन जग्गामा अहिले त्यहाँनिरको एउटा कम्पनी आएर एनएचपिसी भन्ने एउटा कम्पनी आएकोले गर्दाखेरि हामी त्यो जग्गामा त्यस्तो हुन्छ भनेर हामीले केही आशा गारेको थिइनँ मलाई त्यस्तो लागेको थिएन त्यो त्यस्तो भइकन जान्छ भनेर अहिले त्यो जग्गाहरूमा यति साह्रो पुलमा पुल छ त्यहाँदेखिन्को त्यहाँनिर बिजुलीमा बिजुली छ त्यहाँनिर एनएचपिसीले बिजुली पुनि हालेको छ त्यहाँदेखिन्को त्यहाँनिर त्यो ड्याम् लगाएर त्यहाँनिरबाट बिजुली एउटा बिजुली इ त्यहाँबाट नै बिजुली उमारेर सबै जग्गामा त्यहाँनिरको जति पनि एरियाहरू छ सबै जग्गामा त्यहाँनिर बिजुलीको खाँबा लगाएर बिजुली एकदम दामी बिजुली त्यसरी मजाले बलिरहेको देख्यो पछाडि कति बर्षको बादमा म त्यहाँनिर फेरी जाँदाखेरि त्यसरी देख्नु एकदमै मलाई त्यो अचम्म लागेर मैले त्यसरी त्यसरी फोटो खिचेर ल्याइकन घर परिवारलाई देखाइयो अनि ला यो जग्गामा यस्तो थियो त्यहाँ अहिले यस्तो भएछ भनेर एकदमै अचम्म भए पाराको अनि हाम्रो आप्पा आमाहरू जति हाम्रो त्यहाँनिर पुगिरहेको हाम्रो घरको फेमिली परिवारहरू थियो उनीहरूले चाहिँ आमामामा यो यस्तो भएछ भनेर उनीहरूले छक्क मान्ने ए त्यस्तो त्यस्तो एउटा भएको छ त्यस्तो धेरै भएको छ अरू कुराहरू पनि तर त्यो कुराहरू चाहिँ एकदमै मलाई अब एकदमै त्यस्तो छ अनि अरू हाम्रो एउटा हाम्रो जग्गाहरूतिर पनि अरू बिषयहरू पनि छ जस्तो हाम्रो जग्गा एकदमै यहाँनिरको जग्गाको बनावटी एकदमै अप्ठ्यारो अथवा भिर टाइपको भएकोले गर्दाखेरि यहाँनिर त्यो रोड आउने सम्भावना त्यस्तो थिएन तर पनि त्यो बाटो खनेर हामीले त्यहाँनिर रोड ल्याउन सक्यौँ हाम्रो जग्गामा रोड आउँछ भने हामीले त्यस्तो हामीले आशा राखेको थिइनँ तर पनि एउटा कोसिस र हामीले त्यहाँनिर कोसिस गरेर हामी आफू आफू गरेर पैसा लगाएर पैसा उठाएर पैसा लगाएर त्यहाँनिर रोड चाहिँ अब हामीले आफै खनेर त्या ल्याउन सक्यौँ पछिदेखिन्लाई कन्ट्रयाक्ट लागेर हाम्रो रोड अहिले यहाँ हाम्रो गाँउमा त्यसरी रोडहरू आएको छ रोड आएपछि देखिन्लाई बिजुली खाँबाहरू ल्याउनु सजिलो भयो बिजुली खाँबाहरू आयो बिजुली आयो धेरै कुरा रोडले गर्दाखेरि हामीले कति आशा नराखेको कुरा पनि हामीले कोसिस गऱ्यौँ भनेदेखिन्लाई त्यो त्यसरी भएर जाँदा रहेछ